आफ्नो क्षेत्रमा जमिन लिनु जाँदा या बिक्री गर्दा हो रेजिस्ट्रेसनको चाहिँ अब जसको मालिकको नाम छ त्यो जसले किन्दैछ उसको नाममा चाहिँ अब त्यो गर्नु रेजिस्टर गर्नुपर्ने हो होइन भेस्ट जमिन भयो भने चाहिँ अब धेरै नै त्यो हुन्छ साह्रो पर्छ हो त्यो हतपत किन्नु सक्दैन त्यसमा धेरै मालिकहरू निस्किन्छ हो रेजिस्टर गर्नु साह्रो पर्छ प्रब्लम चाहिँ यही हो